मलाई अझ बढी लेख्न मनलागेको विषय चाहिँ कुन हो भन्दा अहिलेको हालको जो युवापिँढी छ उनीहरू चाहिँ एकदम कुलतमा अथवा कुलतमा फसेका छन् भनौँ हो अब ड्रग एडिक्सन भयो अनि विभिन्न प्रकारको सेवन नशालु पदार्थको सेवनमा उनीहरू फसेका छन् डुबेका छन् अनि अब यस्ता युवापिँढीहरूलाई चाहिँ अब उनीहरूलाई एउटा राम्रो शिक्षा दिएर उनीहरूलाई चाहिँ उनीहरूको चाहिँ उद्धार होस् भन्न म चाहन्छु हो मेरो एउटा विषय मलाई मनपरेको अहिलेको विषय चाहिँ त्यो छ अनि किन भन्दाखेरि चाहिँ युवापिँढीहरू चाहिँ किन भन्दा चाहिँ युवापिँढीहरू चाहिँ भविष्यको कर्णधारहरू हुन् अनि यो समाजलाई डोहोऱ्याउनु पर्छ राष्ट्रलाई डोहोऱ्याउनु पर्छ उनीहरूको जिन्दगी नै ठिक भएन भने उनीहरू नै सुध्रिएन भने त समाज त भताभुङ्ग हुन्छ त्यस त्यसैले गर्दाखेरि चाहिँ मेरो विषय मूल विषय त्यो रहेको छ म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि समाजलाई चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ अब यो मैले मेरो लेखनबाट चाहिँ समाजले पनि अथवा यो एउटा मेरो लेखनले मात्र होइन तर समाज नै सचेत बनेर अनि यस्ता युवापिँढी हरूलाई चाहिँ हामीले कसरी पनि कुनै पनि हालतमा उद्धार गर्नुपर्छ उनीहरूलाई हौसला दिएर हुन्छ कि उनीहरूलाई माया गरेर हुन्छ कि उनीहरूलाई कसरी हुन्छ त्यो मतलब त्यो नशालु पदार्थको त्यो लतहरूबाट चाहिँ छुटाएर एउटा राम्रो बाटोमा चाहिँ हामीले ल्याउनुपर्छ भन्ने चाहिँ मेरो चाहना छ